मैले आफ्नो बिरुवाहरू रोप्नुको लागि म यहाँ नजिकैको तल पुदुङ फार्मबाट नर्सरीबाट ल्याउँछु त्यँहादेखि तल रेलीको छेउछाउबाट ल्याउँछु त्यहाँदेखि लोलेबाट पनि ल्याउँछु कोहीबेला कोहीबेला यहीँ सिन्कोबाट पनि ल्याउँछु ल्याएर म फुलहरू रोप्छुँ अब एक दुई दिनमा सयपत्री फुलको रोप्ने सिजन आउँदैछ त्यो पनि रोप्नुपर्छ सयपत्री फुल ढकमक्क रोपेर हामीले तिहारमा फुल फुलाएर गाईलाई र भाइलाई त्यही फुल मुताबिक हामीले लगाउनुपर्छ अनि त प्लान्टहरूमा अब गोदावरीको सिजन आउँदैछ गोदावरीको बिरुवा पनि ल्याएर रोपौँ भनेको त्यो त यहीँ नजिकै सिन्को नर्सरीमा पाउँदोरहेछ यहाँ माथि भुटान हाउसको छेउमा त्यहाँबाट ल्याउने सोचेको छु ल्याएर बिस पच्चिस बोट रोप्नु मन लागिरहेको छ प्लान्टेसनमा चाहिँ मेरो एकदमै रहर छ म सानैदेखि नै फुलहरूको चाहिँ एकदमै आकर्षित छु फूलसँग चाहिँ